हजुर भन्नुहोस् हजुर हजुर हजुर म यहाँ स्काई स्काई स्काई होटेलबाट बोल्दैछु हजुर भन्नुहोस् हजुर म यहाँ स्काई होटेलबाट बो बोल्दैछु केही काम थियो हजुर हजुर ए तपाईँले ठिकै ठाउँमा कल गर्नुभएछ एकदमै राम्रो होटेल छ मेरो अब तपाईँ तपाईँहरू एकदम टुर टुर गर्दै आउनुभएको होला यहाँनिर घुम्ने जग्गाहरू पनि धेरै किसिमको छ अँ भन्नुहोस् न तपाईँहरू घु घुम्नुकै लागि त आएको होला हजुर हजुर हजुर जग्गाहरू एकदमै राम्रो छ तपाईँ यहाँनिर डेलोहरू घुम्नु सक्नुहुन्छ कालिम्पोङको नोक डाँडाहरू भयो लाभा जानुहोस् एकदमै वेदर एकदमै स्विटेबल एकदमै राम्रो वेदरमा छ तपाईँहरू हर्स राइडिङ गर्नु सक्नुहुन्छ प्याराग्लाइडिङ दुर्पिन डाँडाहरू जान सक्नुहुन्छ एकदमै मेरो होटल चाहिँ एकदमै सेन्टरमा नै परेको छ हजुर हजुर एकदमै राम्रो अनि त तपाईँहरू चाहिँ कति ए हजुर हजुर एकदम एकदम मेरो लज एकदमै रा एकदमै राम्रो छ एकदमै तपाईँहरूलाई बस्नु खानु केही चिन्ता त्यस्तो चिन्ताहरू केही नगर्दा हुन्छ र तपाईँहरू घुम्नुको लागि पनि एउटा गाइड तपाईँहरूलाई मै म म नै दि दिनेछु ल ल तपाईँ आउने बेला चाहिँ एकखेप कन्ट्याक्ट गर्नुहोस् के कस्तो छ हजुर हजुर हुन्छ हुन्छ